मलाई पञ्चायत कार्यालयको व्यक्तिहरूसँग चाहिँ कठिनाइ अनुभव भएको थियो किनभने म मलाई रेसिडेन्ट चाहिएको थियो र म रेसिडेन्ट लिनु जाँदाखेरि अफिस बन्द थियो अफिस टाइममा पनि अफिस नआएर बन्द गरेको थियो र त्यसकै भोलिपल्ट जाँदाखेरि नि भोलिपल्ट पनि ढिलो आएर ढिलो गए उहाँ अफिसको मान्छेहरूले ढिलो गरिदिनु भएको थियो भ्रष्टाचारको चाहिँ मलाई अहिलेसम्म केही त्यस्तो अनुभवहरू चाहिँ छैन